हामीलाई मन पर्ने दुइवटै सिजन हो हामीलाई अनि दुइवटै सिजनमा हामीलाई सब्जी साग सब्जीहरू रोप्नु हामीलाई धेरै मन पर्छ अनि हामी यता हामी बगानमा पनि हामी चिया चियाफुलहरू हामी धेरै रोप्ने गर्च किनभने हामी यो त् हामीलाई रोप्न धेरै मन पर्छ अहिले हामी त्यसको अब छटाइ गरेर हामी तेस्को बिजन हामी गरम मैनामा हामी लाउने गर्छ होइन हामी गरम मैनामा बिजन लाउने गर्छ र प्लस अब हामी ठिक्कै हाम्रो जाडो महिनामा हाम्रो ती खाट्ने खाने लायकको हुन्छ अनि हामी हाम्रो तो हाम्रो ठिकै भएन हाम्रो सागसब्जीहरू पनि हाम्रो प्रशस्त रोप्नेहरू गर्छ हामीलाई मन पर्छ अनि मान्छेहरूले पनि हामी काम गरेको हामी काम गर्न पनि मन पराउँछौँ अनि हामी त्यही अब होइन कसैको पनि अब हामी किनेर खान्न हामी चाहिँ हाम्रो होइन जति सक्दो हामी आफ्नै गरेर हामी आफ्नै सागसब्जी जति हुन्छ हाम्रो अनि हामी आफ्नै अर्गेनिक पाराले हामी खाने गर्चौँ